दार्जिलिङ जिल्लाको लोकप्रिय एउटा खानाहरूमा चाहिँ अब भयो धेरै प्रकारको नै छ यी मध्येमा चाहिँ अब किनेमा भयो गुन्द्रुक भयो सेलरोटी भयो यिनीहरू चाहिँ अब एउटा जातीय खाना नेपाली खानामा आउँछ यो बाहेक पनि धेरै छन् रायोको साग भयो होइन जस्तै ढेँढो भयो सिस्नु भयो त्यस्तोहरू पनि छ तर यिनीहरू अब जुन चाहिँ किनेमा गुन्द्रुक सेलरोटीहरू छ नि यिनीहरू चाहिँ कतिवटा प्रायः कतिपय एउटा जातीय रेस्टुरेन्ट होटेलतिर पनि पाइन्छ पाउनु चाहिँ तर यो बाहेक पनि खानु मन लाग्यो भने चाहिँ एउटा गाउँ बस्तीतिर जुन अहिले होम स्टेहरू खोलेको छ यिनीहरूतिर चाहिँ अब प्रायः प्रायः नै पाइने गरिन्छ र यसले चाहिँ अब हाम्रो पितापुर्खाहरूले उहिलेदेखिकै चलिआएको रीति संस्कृतिहरू हाम्रो बाजेहरूले के खान्थ्यो कसरी खान्थ्यो यो सबै अब यसले यो सबले दर्साउँछ हाम्रो अब बाउ बाजेले खाने कुरो हो किनेमा गुन्द्रुक जस्तो सेलरोटी जस्तो कुरोहरू चाहिँ अब उहिलेदेखि नै आएको यो अब चिजहरू हो र यसलाई हामीले अब पनि अब खाँदैछौँ र एकदमै स्वादिष्ट हुन्छ यो चाहिँ अब हाम्रो खाना खानेकुराहरू चाहिँ यिनीहरू सबै चाहिँ